योगा सुरु गर्न कुनै उमेर हुँदैन योगा सानै उमेरदेखि पनि हामी गर्न सक्छौँ सानै उमेरदेखि योगा गर्न सक्यौँ भने लाइफ डिसिप्लिन फिट्नेस र पढाइमा फोकस एटेन्सनको लागि पनि लाभ हुन्छ बल र ताकत पनि आउँ आउँछ स्ट्रङ्गको लागि पनि यो एकदम बेनिफिसियल हुन्छ